हेलो हजुर गाइड बोल्नु भएको ए अनि त्यो हामीलाई होटेल नपाएर उयो थियो कि के भनिदिनु चाहनु हुन्छ हजुर हजुर वान नाइटको टु थाउजन्ड वान थाउजन्डहरू हुन्छ

हामी म चाहिँ एकजना मात्र छु त सावर हजुर सावर सावर भएको

तपाईँले लोवेस्ट लोवेस्ट प्राइसको भनिदिनु सक्नु हुन्छ लोवेस्ट प्राइसको होटेलहरू कहीँ खोजिदिनु हजुर कति कतिको हो त्यो चाहिँ बेड रुम

ए हजुर हजुर हेरिदिनु होस् न हजुर ए हजुर

ए हजुर हजुर भन्नु होस् न हजुर ए त्यो त्यसको चाहिँ वान थाउजन्ड टु हन्ड्रेडको है हजुर हजुर अनि खानाहरू राम्रै पाउँछ त्यहाँतिर हजुर हजुर हजुर त्यो होटेलमा बुक गरिदिनु होस् न कन्फर्म हजुर हजुर मलाई वान वान नाइटको मात्र